दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवा जस्तै सेनावृत्ति भएका व्यक्तिहरू को हेरचाहहरूको निम्ति सामना गर्नु पर्ने चुनौतीहरू विशेष चाहिँ स्वस्थ सेवाहरूमा एउटा अर्गनाइज व्यवस्थापिक कामहरू व्यवस्थापनको कामहरू नभएको कारणहरूले गर्दा यो सबै कुरोहरूको स समस्याहरूको समा आ समस्याहरू भइरहेका छन् अनि साथै यसमा कन्सर्न डिपार्टमेन्टहरू दो सम विभागहरू छन् स्वास्थ्यका विभागहरू छन् यसले पनि कहीँ न कहीँ नेग्लिजेन्सी हेलचेक्राइँ गरिरहेको छ त्यही कारणले गर्दा चाहिँ हाम्रो समाजमा जस्तै यो ओल्ड एज होम्सहरू छैन जो चाहिँ ओल्ड एज होम्सहरूमा कति वृद्ध आमा बुवाहरू बस्न सक्छ अनि यसरी नै ऊ त्यो धेरैवटा मेडिकल फेसिलिटिजहरू छैन ज जस्तो रुरल्स एरियाजहरूमा जहाँ हस्पिटल्स छ तर डक्टर्स मेडिकल फेसिलिटिसहरू छैन अनि बाटोहरूको समस्याहरू छ यातायातहरू प्रोपर नभएको कारणले कतिवटा बिमारीहरूलाई हामीले एकदमै इन्सटान्ट मेडिकल एटेन्सनहरू हामी दिन पाउँदैन त्यो सबै कुराहरूले गर्दा फेरि दार्जिलिङ जिल्लमा चाहिँ स्वस्थ सेवाहरूमा चाहिँ धेरै एउटा कमी आइरहेको छ अनि यो सबै कुरा चाहिँ हाम्रो समाजमा हामी सबैले नै भोग्नु परिरहेको छ